अस्पताल व्यवस्थापनबारे तपाईँको धारणा के छ यस प्रश्नको उत्तरमा चाहिँ म भन्न चाहन्छु है अस्पतालको व्यवस्थापनबारे चाहिँ मेरो धारणा चाहिँ अलिकति नराम्रो नै छ है धेरै राम्रो चाहिँ छैन किनकि यहाँनिर चाहिँ जाँदाखेरि हामीले यहाँको सरकारी हस्पिटलमा जाँदाखेरि चाहिँ हामीले डक्टरहरू भेट्दैनौँ भनेको बेलामा उनीहरू आफ्नो टाइममा बिहान दस बजे आउनुपर्ने मुनि बाह्र बजेहरूतिर मात्रै आउनुहुन्छ फेरि एकछिन आउनुहुन्छ राम्ररी हेरी पनि दिनुहुँदैन जुन प्र प्रकारले चाहिँ उहाँहरूले बाहिर बाहिर प्राइभेटमा गएर हेरिदिनुहुन्छ त्यो पाराले चाहिँ यहाँनिर सरकारी हस्पिटलमा चाहिँ उहाँहरूले चाहिँ उपचार गरिदिनु हुँदैन भर्ना र उपचार प्रक्रिया सहज छ भन्नुभएको छ है तपाईँहरूले सोध्नुभएको छ र त्यसमा चाहिँ म भन्न चाहन्छु भर्ना गर्नु त सहजै छ तर त्यसपछिको उपचारमा चाहिँ हामी आएर भर्ना भइसकेर पनि हामीले त्यहाँनिर डक्टरहरू भेट्दैनौँ सिस्टरहरूले जे म भन्नुहुन्छ त्यो गरेर बस्नुपर्छ बिमारी धेरै साह्रो भइसकेको हुन्छ है त्यतिबेला टेस्टहरू गर्नुको लागि कोही आइदिनु हुँदैन प्राइभेटमा प्राइभेटमा जाऊ भन्दिनुहुन्छ अब बिमारी मात्रै भएको बेलामा एक्लै छ भने त झन् साह्रो पर्छ र टेस्ट गरिसकेपछि पनि त्यसको रिपोर्टहरू पनि टाइम टु टाइम आइदिँदैन उनीहरूले त्यो ग इन्जेक्सनहरू लगाउनु पर्दा स्लाइनहरको ऊ यो सकियोहरू भनेर जाँदाखेरि पनि उहाँहरूले त्यो खोल्नु ओर्नु पनि धेरै टाइम लगाइदिनुहुन्छ उनीहरू पाँच मिनेट दस मिनेट बाद मात्रै आउनुहुन्छ अब हामीले त अलिकति त्यो घुमाउनु ओर्नु सक्छौँ र रोक्छौँ त्यो स्लाइनहरूलाई तर कत्तिजना नसक्ने पनि हुन्छ उहाँहरले चै उहाँहरूलाई धेरै साह्रो पर्छ अनि अरू चाहिँ के कुरा छ भन्दा यसमा न अलिकति भाषाको पनि प्रबलम भएको होला उहाँहरूले पनि हामीले बोलाएको नबुझेको होला है उहाँहरू चाहिँ मोस्ट अफ द ऊ यसमा चाहिँ अब बङ्गालीहरू नै हुनुहुन्छ है र बङ्गालीहरू हुनुपर्छ तर उहाँ सँगसँगै चाहिँ अब अरू जातिको पनि त्यहाँ बस्ने गर्छ जस्तै म नेपाली हो नेपालीहरू पनि बस्ने गर्छ होइन र नेपाली स्टाफहरू पनि हुनुपर्छ जस्तो लाग्छ मलाई धेरैवटा कुरा हामी भन्छौँ र एउटा उहाँहरूले भन्नुहुन्छ हामी बुझ्दैन हामीले भनेको उहाँहरूले बुझ्नुहुँदैन उहाँहरूले भनेको हामीले बुझ्दैनौँ त्यसले गर्दाखेरि चाहिँ हामीलाई इन्टरेक्ट गर्नु चाहिँ पुरा साह्रो पर्छ उनीहरूसँग चाहिँ र त्यो साह्रो पर्दाखेरि चाहिँ अन्त पेसेन्टलाई चाहिँ साह्रो परिसकेको हुन्छ बिमारी चाहिँ धेरै साह्रो भइसकेको हुन्छ उहाँहरूले यो गर त्यो गर दबाई लिएर आइज त भन्छ त्यो लिएर आउँदाखेरि उनीहरले यो यो टाइममा खानु दिनू यस्तो यस्तो भन्नुहुन्छ तर हामीले बुझ्दिनौँ त्यो कुरा र त्यसले गर्दा उल्टापुल्टा हुँदाखेरि चाहिँ हाम्रो बिमारीलाई चाहिँ धेरै नै गाह्रो पर्ने गर्छ है अन्त अर्को प्रश्न सोध्नुभएछ तपाईँहरूले के तपाईँलाई मार्गदर्शन गर्न पर्याप्त कर्मचारीहरू छन् एकदमै छैनन् याँ हस्पिटलमा चाहिँ सरकारी हस्पिटलमा चाहिँ एकदमै छैनन् किनकि मैले भनिहालेँ अघि नै है बङ्गालीहरू धेरै छन् नेपालीहरू कम्ती छन् र अरू जातिहरूको कम्ती छन् है र त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ धेरै साह्रो पर्छ हामीलाई यो गर् त्यो गर् भनेर बेङ्गलीमा भनिदिन्छ अन्त बुझ्यो भने पनि हाम्रै बुजेन भने पनि हाम्रै भन्ने पाराले र हामी जान्दैनौँ बुझ्दैनौँ हामीलाई एउटै काम गर्नुको लागि दसवटा ठाउँ कुदेर मात्रै बुजेर गर्नुपर्छ नभए भने अब एकैतालमा चाहिँ हाम्रो काम हुँदैन र हामी यसरी हस्पिटल सरकारी हस्पिटलहरू जाँदाखेरि चाहिँ अस्पतालहरूमा जाँदाखेरि चाहिँ एक दिन डल्लै माया मारेर जानुपर्छ हामीले चाहिँ एक अब त्यो अरूले जानेको बुझेको मान्छेले हो भने त्यो आधा घन्टा एक घन्टामा हुने काम चाहिँ हामीले चाहिँ जुन प्राइभेटमा जान्छौँ त्यति बेलै अब आधा घन्टा एक घन्टामा त्यो काम भइसक्छ तर हामी सरकारीमा जाँदाखेरि सरकारी अस्पतालमा जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ अब हामीलाई गएर डक्टर पर्खिँदै टाइम लाग्छ डक्टर आइसकेपछि त्यो टेस्टहरू गरेर त्यो रिपोर्ट आउँदा रिपोर्ट लिएर कहाँ जानु टेस्ट कसरी गर्नु उनीहरूको भाषा बुझ्दाखेरि नै हामीलाई धेरै टाइम लाग्ने गर्छ है त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ त्यहाँनिर हामीलाई मार्गदर्शन गराउनुको लागि चाहिँ कर्मचारीहरू चाहिँ पर्याप्त छैन भनेर भन्छु